हेलो हेलो म यहाँ के भन्छ नयाँ क्षितिज एनजिओबाट बोलेको कि मेम्बर हजुर अनि यो दार्जिलिङमा बार बार अब जनसभाहरू भइरहन्छ होइन त्यहाँ जनसभा आउने जनसभामा आउने अब मानिसहरूले चाहिँ एकदमै दार्जिलिङ बजारमा एकदमै पल्युसन गरिरहेको छ एकदमै मैलाहरू गरिरहेको छ खाएको कुराहरू प्लास्टिकहरू त्यहीतिर फालेर एकदमै बजार मैला भइरहेको छ होइन त्यसको ला हजुर हजुर त्यस त्यहाँनिर चाहिँ हामी एनजिओ एनजिओद्वारा चाहिँ हामीले सर सफाई गर्ने गरिरहेका छौँ अनि यसको लागि चाहिँ अब हामी मेम्बरहरू कम्ती भएको कारणले गर्दाखेरि अन्य मानिसहरू लगाउनु परिरहेको छ जसलाई चाहिँ जसले चाहिँ फ्रीमा हामीलाई हेल्प गर्नुसक्दैन त्यसको लागि फन्ड पनि फन्डको आशाले पनि तपाईँलाई फोन गरेको अनि त्यसको साथ साथमा तपाईँले पनि यसो भनिदिनु होस् न त्यसरी डस्बिनहरू राखिदिने एउटा ज ज अब यो जनसभाको समयमा चाहिँ डस्बिनहरू राखेर त्यसमा हाल्ने मैलाहरू होइन अनि आफ्नो एउटा दार्जिलिङ सहरलाई चाहिँ एउटा सफा बनाउने एउटा तपाईँले पनि एउटा उनीहरूलाई केही जानकारी दिनुहोस् न त्यस त्यति साह्रो बेसी छैनौँ हामी दस बाह्रजना छौँ हजुर अरू मान्छेहरू लगाउँदैछौँ किनकि हामीले त्यत्रो ठुलो सहरमा होइन हामीले सफा गर्नु सक्दैनौँ नि त दस बाह्रजनाले हजुर हजुर हजुर हुन्छ तपाईँबाट त्यही आशा गरेको नि अब हामीलाई फन्ड पनि अब अरू त हामीले अन्य जग्गामा त माग्न माग्न सक्दैनौँ होइन अब तपाईँलाई चाहिँ धेरै आशा लागेर फोन गरेको साथै तपाईँले यसो त्यहाँनिर जनसभामा आउने होइन उहाँहरूलाई पनि एउटा सूचना दिनुहोस् न जताभाबी यसरी मैला नगरी दिइयोस् अब त्यसै पल्युसन भइरहेको छ हाम्रो दार्जिलिङ सहर होइन

हजुर हजुर हुन्छ हुन्छ धेरै आशा साँचे है तपाईँकोबाट फन्ड साथै एउटा यो सन्देश चाहिँ सबैलाई भनिदिनु हुन्छ भनेर धेरै आशा साँचे फेरि फेरि तपाईँलाई फोन गर्नेछु नि हजुर हुन्छ हवस् त धन्यवाद राखेँ है त